मेरो सम्झनामा भएको पाँचवटा दिनहरूमा छब्बिस जनवरी उन्नाइस सय पचास तेह्र जुलाई पन्ध्र अगस्त दस अक्टोबर अनि बाह्र डिसेम्बर रहेको छ